ल जलपाइगुडी जिल्लामा उब्जाउने मुख्य बालीहरू के हुन् भन्दाखरि चाहिँ हाम्रो यहाँ बाग्राकोट डुवर्समा जलपाइगुडी जिल्लामा हुने चिया बगानको खेतीहरू हुन् विशेष रूपमा पाइने चाहिँ चिया चियापत्तिहरू हुन् र खानको कसरी प्रयोग गरिन्छ भन्दाखरि चाहिँ अब अब चिया बिहान बेलुकी हामी सेवन गर्छौँ र होइन र चामल उखु र गहुँ कपास अन्न दाल फलफुल सुर्ती तरकारी आदि यी कुनै पनि बालीको हाम्रो माग बढी छैन भन्दा पनि भन्छ होइन र बिउ छर्न देखि बजारमा लगी धान प्रक्रिया सम्भवको परिक्रममा बधाइ दिन्छ अब सिजनमा हाम्रो धान असार साउनमा हुने बिउ हामी बिडियो अथवा यी उब्जाएर खेतीपातीमै उब्जाएर हुन्छ के गरेर हुन्छ हामी यहीँबाट धान लगाइ वा लगाइन्छ र बेच्नसम्म चाहिँ हामी बेचे बजारमा लगेर बेच्दैनौँ कुन बालीका लागि कुन मौसम अनुकुल छ भन्दाखेरि चाहिँ धानको र चिया बगानको चिया बगैँचाको लागि चाहिँ हाम्रो जुन जुलाईको मौसम बर्खाको मौसम चाहिँ हाम्रो एकदम ठुलो उन्नति छ